हेलो हजुर दिदी जिया भेराइटी हो हजुर हजुर दिदी मलाई एउटा उयो के हो इन्फर्मेसन दिनु होस् न अलिकति जानकारी के भने नि जिया भेराइटीबाट मैले पहिला पनि एउटा कुर्ती सेट लगेको थिएँ है र हालमा चाहिँ मलाई अब पूजा भेकेसन पनि छ र अब दसैँ पनि नजिक आयो र त्यसको लागि चाहिँ एउटा नयाँ लुगा बनाउनु भनेर सोचेको थिएँ कि विशेष चाहिँ हजुर सिलाउन दिऊँ भनेको तपाईँलाई कि हजुर हजुर ए हजुर हजुर हजुर टाइममा दिन पर्यो नि त नि हजुर मलाई एउटा उयो के हो ब्लाउज पिस थियो कि राम्रो खाले सिलाइदिनु होस् न ब्लाउज पिस तपाईँकोमा हजुर मटेरिएल कस्तो कस्तो टाइपमा छ हौ मटेरिएल लुगाको हजुर ए हजुर हजुर हजुर हजुर हजुर होइन तर यस्तो छ कि दिदी साइज त अब घटबढ भइरहन्छ र आफू आए पछि आफ्नो नाप त गर्नै पर्यो है किनकि अब कोही बेला ड्रेस लगाउँदा त अब जिउ पनि कोही बेला घट्छ कोही बेला अलिकति बढेको हुन्छ त्यो अलिकति फरक पर्छ मलाई ब्याकमा त लेस टाइपको क्या हो लेस टाइपको हो लेस टाइपको हो अन्त उयोमा स्लिभलेसै बनाइदिनु होस् एउटा दुइवटा बनाउँछु कि म एउटा त फुल नै हो फुलस्लिभै बनाइदिनु होस् एउटा चाहिँ स्लिभ लेस बनाइदिनु होस् न अन्त त्यो खाले चाहिँ अलिकति एउटा चाहिँ पुरा हुन्छ अलिकति चाहिँ खुलेको होस् एउटा चाहिँ अलिकति बन्द भएकै खाले बनाइदिनु होस् न कि अन्त त्यो हजुर हजुर हजुर अन्त धेरै अलिक राखिदिनु होस् ल अन्त होइन सुन्नु होस् न यो हजुर हुन्छ म भोलि नै आउँदैछु कि सुन्नु होस् न के भने अब त्यो ड्रेस मैले त्यो जुन चाहिँ तपाईँलाई त्यो ब्लाउज भने होइन ब्लाउजको डिजाइनहरू मैले लिएर आउँदा हुन्छ है त्यो अनुसार तपाईँले बनाइदिनु हुन्छ है हजुर एकदमै यति चाहिँ गरिदिनु होस् न है अनि म यति हजुर यो एउटा एस्योर गर्नु होस् कि तपाईँलाई मेरो राम्रो भएछ भने चाहिँ मेरो दिदीहरू पनि छ हो दिदीहरू तिनजना छ उहाँहरूले पनि सिलाउनु हुन्छ तपाईँकोबाट मैले कुरा त गरेको छु कि अन्त उहाँको नम्बरहरू दिन्छु तपाईँ तपाईँलाई र तपाईँ उहाँहरूले झन् म त अब कम्ती नै साडी लगाउँछु तर उहाँहरू त एभ्री डे नै साडी लगाउनु हुन्छ र उहाँहरूलाई त ब्लाउजको पुरा काम लाग्छ हो तपाईँकोलाई म नम्बरहरू दिन्छु नि ल तपाईँको हवस् हुन्छ थ्याङ्क यु हुन्छ